ए हजुर भन्नुहोस् न हजुर हजुर भेजिटेबल्सको होलसेलर अहिले त सबै छ अहिले अब सिजनल सब्जीहरू छ आलु छ टमाटर रामभेँडा छ तपाईँको कोपी छ छ छ छ छ ब्रोकोली पनि छ मटर छैन भाइ मटर छैन मटर छैन मटर छैन अब तपाईँ क्वान्टिटी उठायो भने त होलसेलमै दिन्छु अब एक किलो दुई किलो चाहियो भने चाहिँ फेरि रिटेलमै हुन्छ प्याज चालिस रुपियाँ छ भाइ फोर्टी रुपिस

दुई रुपियाँ कम गरिदिनु होस् थर्टी एट रुपिस लगाइदिन्छु योभन्दा मुनि चाहिँ हुँदैन हजुर हजुर हुँदैन ब्रोकोली सिक्सटी रुपिस सस्तो छ एकदम सस्तो महँगो होइन बजारमा एट्टी छ मेरोमा सिक्सटी छ बजार तपाईँ एकपल्ट इनक्वाइरी गर्नुहोस् तपाईँलाई दाम पोसायो भने चाहिँ मेरोमा आउनुहोस् एनिटाइम वेलकम छ सिमी एक सौ रुपियाँ किलो छ हजुर सबै हुन्छ सबै होम डेलिभरी गुगल पे गुगल आउनसाथ चोक बजारमा दोकान छ सप नम्बर सिक्सटिन छ जसलाई सोध्दा पनि हुन्छ आउनुहोस् के प्रोग्राम चाहिँ खासमा केको हो

ए ए ठिकै छ त म पनि खाँदिनँ माछामासु लु तपाईँलाई टोटलमा अलिकति डिस्काउन्ट गरिदिन्छु दुईजनै भेज रहेछौँ केही छैन हुन्छ आउनुहोस् नम्बर यहाँ हुन्छ यो तपाईँको नम्बर हो ए हुन्छ सेभ गरिहाल्छु आउनु पनि पर्दैन खासमा तपाईँले अर्डर गऱ्यो भने गुगल पे गर्दा पनि हुन्छ हामी होम डेलिभरी गरिदिई हाल्छौँ हाम्रोमा अनलाइन सिस्टम छ नि हजुर हजुर सबै भइहाल्छ त्यसमा केही टेन्सन छैन

हुन्छ हुन्छ म एकदम फ्रेसै हालिदिन्छु एकदम फ्रेस हालिदिन्छु सबै गरिदिन्छु त्यसमा केही छैन भइहाल्छ कहाँ घर घर कहाँ घर कहाँ भन्नुभयो ए हुन्छ छ छ यसमा मलाई वाट्सएप गरिदिनु होस् तपाईँको के डिमान्ड छ

ए हुन्छ हुन्छ हुन्छ गरिदिन्छु हजुर गरिदिन्छु ओके ओके बाई